हाम्रो गाउँमा पानीको स्रोतहरू दुई किसिमको छ एक एउटा त्यहाँ धारा छ तर यो धारा खालि बर्खाको समयमा मात्रै छ मैना जस्तो गाउँको मानिसहरूले पानी पिउन सक्छ त्यसपछि यो जुन चाहिँ हिउँदो महिना लाग्छ त्यसबेला हामीलाई माथि डेलोमा हाम्रो एउटा ठुलो पोखरी रिजर्भ ट्याङ्क छ त्यहीँबाट हामीलाई त्यो पानीको प्राप्त हुन्छ तर यो पनि ठाउँ ठाउँमा यो पाइपहरू कोही कसैबेला फुटेको कारणले गर्दा वर्ष भरिमा हामीलाई धेरै प्रकारको प्रबलमहरू हुन्छ दुःख सुख हामीलाई वर्षभरि नै पानीको उपलब्ध हुन्छ तर समय समयमा चाहिँ धेरै प्रकारको हिउँदमा विशेष गरेर पानी नपरेको समयमा अनि हिउँदको समयमा चाहिँ धेरै प्रकारको यो पानीको बिकट समस्या हामीलाई हुन्छ